दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्वहरू चाहिँ अब के के हुन् भन्दा चाहिँ होली माघे सङ्क्रान्ति दुर्गापूजा अन्त दसैँ तिहारहरू आउँदछन् जसमा चाहिँ दसैँहरू चाहिँ अब दसैँ र तिहार चाहिँ अब अलिक खास भनौँ न खास खास मुख्य संस्कृति अब चाडपर्वहरू हो हो तिनीहरू दुई दुईवटा चाहिँ अन्त दसैँमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ पूजाहरू गर्ने गर्दछ लाइटहरू क्यान्डलहरू बाल्ने गर्दछ अन्त दसैँमा चाहिँ त्यही हो गरिसकेर चाहिँ त्यसको तिन दिन बाद चाहिँ अब टिकाहरू लगाउने काम टिकाहरू लगाउँछौँ हो अन्त टिकाहरू लगाइसकेर चाहिँ अब आशीर्वाद थापेर पनि अन्त चाहिँ मासु खानेले अब मासु खान्छ अब मासु नखानेले चाहिँ त्यस्तो के पनिरहरू खान्छन् अन्त चाहिँ यता नाच्छौँ अब नाच्दा पनि हुन्छ रातितिर अब उयो गीतहरू बजाएर हो रमाइलो भइरहेको हुन्छ अन्त चाहिँ रमाइलो भइदियो भइरहेको हुन्छ अन्त त्यसको पनि त्यो पछि चाहिँ अब तिहार आउँछ हो तिहारमा चाहिँ अब प्रायःजस्तो सबै जग्गा झिलिमिली नै हुन्छ किन भन्दा चाहिँ अब तिहार तिहारमा चाहिँ अब त्यस्तै अब झिलिमिली पार्नु हो पार्नु पर्दो पर्नेरहेछ नि त अन्त तिहारमा फर्स्ट चाहिँ आउँछ फर्स्ट चाहिँ आउँछ के आउँछ भन्दाखेरि चाहिँ अब कुकुरतिहार गाईतिहार अब त्यस्तै कागतिहार अनि त्यहाँपछि चाहिँ गाईतिहार चाहिँ लास्टमा आउँछ हो अन्त त्यही गाईतिहारकै गाईतिहारतिर चाहिँ त्यस्तो उयो अब गाईहरूलाई माला लगाइदिएर अन्त कुकुरतिहारमा कुकुरहरूलाई माला लगाइदिएर अन्त कागतिहारतिर चाहिँ त्यस्तै कागहरूलाई अब के के खाने कुराहरू चढाए चढाइदिने काम अन्त गाईतिहारको पछि गाईतिहारकै रातिनिर चाहिँ अब अब चेलीबेटीहरूले अब यो भैलेनी खेल्ने गर्दछन् अनि किन भन्दा चाहिँ अब चेलीबेटीहरूलाई चाहिँ अब लक्ष्मी माताको रूप हो भनेर अब सम्झिन्छन् अन्त त्यही भएर चाहिँ भैलेनीहरू खेल्दै आशीर्वादहरू दिँदै अब गाउँ नै डुल्ने गर्दछन् अन्त चाहिँ त्यसको पछिल्लो त्यसको पछाडि अन्त आउने दिनमा चाहिँ अब केटाहरूको अब देउसिरे खेल्ने अब दिन भनौँ न अन्त देउसिरे खेल्ने दिनमा चाहिँ अब केटाहरू केटाहरूले पनि अब आशीर्वाद दिँदै अब गाउँहरू कहाँ कहाँहरू डुल्ने गर्दछन् डुल्ने गर्दछन् अन्त त्यो देउसिरे खे देउसी भई देउसीको भोलिको दिनमा चाहिँ अब भाइटिका ह हुन्छ अन्त त्यो भाइटिकामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो भाइटिकामा के हुन्छ भन्दाखेरि चाहिँ अब टिकाटालो हुन्छ अब भाइदादाहरूलाई चाहिँ अब चेलीबेटीहरूले अब टिकाटालो गरिदिन्छन् अब त्यस्तो त पहिलेदेखि गरिएको गरी गर्दैआएको अब हाम्रो उयोहरूले अन्त चाहिँ त्यस्तो गर्ने गर्छन् अन्त प्रसादहरू दिन्छ सेलरोटीहरू दिन्छ अन्त सेलरोटीहरू दिन्छ अन्त त्यस्तै त्यस्तै हो रमाइलो हुन्छ अब त्यस्तो उयो चाडतिर दसैँतिहारको चाडतिर रमाइलो नै हुन्छ अन्त चाहिँ अहिले त अब अरू चाडहरूतिर पनि अब फोकस गरौँ हो होलीतिर होली त पहिला त्यस्तो मनाउँथिएन यहाँ दार्जिलिङमा दार्जिलिङ जिल्लामा तर अहिले आउने उयोमा चाहिँ समयमा चाहिँ समयमा चाहिँ मनाउने गर्दछ नेपालीहरूले पनि होली चाडहरू चाहिँ अन्त त्यो होलीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब रङहरू एकाअर्काले लगाउ लगाइदिने काम गर्दछ त्यही अब खुसीको मौज उयो अवसरमा भनौँ न अन्त चाहिँ होलीमा पनि रमाइलो त रमाइलो हुन्छ अब एकदमै अब सबै खुसी रमझम गरिरहेको हो एकाअर्कालाई कलर हालेर अब खुसी भई भइरहेको अन्त माघे सङ्क्रान्तिमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ माघे सङ्क्रान्ति चाहिँ नेपालीको त्यो पनि एउटा खास चाडै हो भनौँ न माघे सङ्क्रान्तिमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सेलरोटीहरू आउने आउने माघे माघे स आउने माघको चाहिँ अब यो गरिदिएको पूजा जस्तो गरिएको अब वेलकम वेलकमिङ जस्तो गरिएको भनौँ न अन्त चाहिँ ते त्यतिखेर चाहिँ के गरिन्छ भन्दाखेरि चाहिँ अब सेलरोटी पकाउँछ पोल्छ सेलरोटी पोल्छ अन्त तरुलहरू पकाउँछ तरुल इस्कुस आउने अब के के नयाँ नयाँ फलहरू छ तिनीहरू अब चढाउँछ पनि हो माघे सङ्क्रान्तिमा चाहिँ टिकाटालो पनि गर्छ त्यहीँ त्यतिखेर अन्त माघे सङ्क्रान्तिमा पनि अब त्यस्तै हो रमझम गरिन्छ